र आज म ग्यास दोकानमा गएँ र ग्यास दोकानमा जाँदाखेरि चाहिँ र सिलिन्डर लिएर आएँ ग्यास सिलिन्डर है र त्यो ग्यास सिलिन्डर लिएर आउँदाखेरि चाहिँ अलिकति म सिलिन्डरमा सिलहरू पनि खोलेको जस्तो है र तपाईँको यो सिलिन्डरमा तपाईँको अन्त सिल त खोलेकै थियो है र युज भएकोजस्तो प्रकारको अनि मैले तौलिएँ पनि है त्यसमा र त्यो अलिकति ओजन पनि कम्ती र हजुरले अलिकति यो ग्यासहरू चाहिँ यसरी नै बेच्नुहुन्छ र मेरोबाट चाहिँ एउटा नेगेटिभ कमेन्ट है तपाईँलाई र त्यसले गर्दाखेरि चाहिँ यो सिलिन्डर चाहिँ मैले पैसा तिरेर किन्छु होइन अब पैसा तिरेको सुहाउँदो चाहिँ अब राम्रोसँगले राम्रो प्रोडक्ट पाउनु पऱ्यो है अब किनभनेलाई हाम्रो पनि पैसा त्यसै आउँदैन र त्यसरी नै तपाईँहरूले चाहिँ अलिकति राम्रोसँगले दिनुहोस् किनभन्दा यो ग्यास सिलिन्डरको यो सिल खोलेको अलिकति ओजनहरू कम्ती है अनि यस्तो प्रकारले हो भनेदेखिलाई त अब यो मेरो पैसाको नाश जस्तो मात्रै भयो र त्यसैकारणले गर्दाखेरि है मेरोबाट चाहिँ तपाईँहरूले के कसो गर्नु भयो त्यो त म जान्दिनँ तर पनि अब म चाहिँ राम्रो प्रोडक्ट पाउँछु होला भनेर दोकानबाट लिएँ है हजुरको ग्यासमा चाहिँ अलिकति ओजन कम्ती अनि सिलहरू तोडेको जस्तो देखेँ र हजुरले यसलाई चाहिँ अलिकति राम्रोसँगले चाहिँ ध्यान दिनुहोस् है र किनभन्दाखेरि हजुरको प्रोडक्ट बिजिनेस हो र हजुरले राम्रो गरिदिनु भयो भनेदेखिलाई चाहिँ है अब यो कुरो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको बिजिनेस बढेर जान्छ है यो नेगेटिभ पोइन्टहरू या नेगेटिभ कमेन्टहरू आउँदैन र मेरोबाट चाहिँ नेगेटिभ कमेन्ट चाहिँ छ मेरो ग्यास एकदम यो महिना कम्ती चल्यो र त्यो ग्यास चाहिँ एकदमै छिटोसँगले तुऱ्यो किनकि त्यो ग्यास चाहिँ मलाई युज भएको जस्तो लाग्यो र हुन्छ